हेलो हजुर सर क्लास ऐट हजुर सेक्सन सि गीता शर्मा मेरो क्लास टिचरको नाम रीना छेत्री

हजुर सर हजुर सर मलाई चाहिँ अब टुवेल्भ आफ्टर टुवेल्भ चाहिँ मैले मलाई चाहिँ बिएड गर्नु इच्छा छ सर हजुर हजुर हजुर सर टुवेल्भ गर्ने बित्तिकै सर हजुर टिचिङको लागि सर हजुर सर हजुर हजुर सर हजुर हजुर हजुर सर हुन्छ हजुर हुन्छ सर

सर्टिफिकेट

हजुर सर हजुर सर हजुर सर मैले नजिकमा हो भने चाहिँ सर मलाई सुविधा हुन्थ्यो टाढो त मलाई प्रोब्लम हुन्छ अलिकति नजिकतिर सर त्यता कतै ट्रेनिङ गर्ने छ भने चाहिँ मलाई अलिकति छेउतिरै यसो तपाईँले गरिदिनुहुन्छ भने चाहिँ राम्रो हुन्थ्यो सर छेउमा कोसिस हजुर सर हजुर सर हुन्छ सर हजुर हुन्छ सर हजुर सर

हजुर सर हजुर सर हजुर सर हुन्छ सर सर अन्त त्यो बिएड गर्दा चाहिँ सर त्यसमा के के कुन चाहिँ कुन चाहिँ सब्जेक्ट छ गर्नुपर्ने मलाई चाहिँ जोग्राफीको गर्नु थियो मगर के के अप्सनहरू छ सर जोग्राफीहरूको सर पाउँछ हजुर हुन्छ सर हजुर हुन्छ सर हुन्छ हस् हुन्छ सर थ्याङ्कयू सर हस् थ्याङ्कयू सर थ्याङ्कयू सर हस् हस् हुन्छ सर बाई सर